भारतको शिक्षा प्रणाली राम्रो छ र यसको तुलनामा अन्य देशको तुलनाभन्दा अलिक राम्रै छ हामीले गुमाएको कुराहरू हाम्रो धर्म संस्कार रीति रिवाजहरू गुमाएका छौँ र यस विषयमा हामीले धर्म संस्कार रीति रिवाजमा सुधार ल्याउनु पर्छ